दार्जिलिङ जिल्लामा दुईवटा जिल्ला हस्पिटलहरू छन् अनि दुईवटा सब डिभिजनल लेभल हस्पिटलहरू छन् र त्यसै गरेर आठवटा बिपिएचसीहरू छन् कोभिडको महामारीको समयमा प्रत्येक हस्पिटलहरूमा नै उप अवस्था केन्द्रहरूमा उपचारको निम्ति उचित व्यवस्था गरिएको थियो जसद्वारा मानिसहरूले धेरै सेवाहरू पाएको थियो